मलाई छिटो खाना बनाउनको लागि नि यो खिचडी बनाउनको लागि नि आलु काट्छु हो पियाज काट्छु खोर्सानी काट्छु हो अन्त चाउ ल्याउँछु चाउ चाउ र अन्त यो सबै आलुसालु सब एकै मिसाइदिन्छु हो अन्त कुकरमा सिटी लगाइदिन्छु अन्त खिचडी पाक्छ ओका बादमा मैले भात अन्त गुन्द्रुकको झोल बनाइदिन्छु अन्त छिटो हुन्छ छिटो छिटो गरेर अन्त दोकानमा जानुपर्छ हो अन्त छिटो यो खाना पाकिहाल्छ